म बिहान उठेर रनिङको प्रयास गर्छु र म आफ्नो डेली रुटिनअनुसार म आफ्नो शरीरलाई हिट राख्नुको लागि हैन स्प्रिन्ट रन गर्छु र जो सर्ट रन हुन्छ र त्यसको बाद म ट्राई दौडमा गर्छु ट्रेल रोड गर्छु त्यसमा अलिक लामो रनिङ मेराथन हुन्छ जसमा मैले घडी हेरेर घडीको माद्यमद्वारा जस्तो आज म यति मिनटमा म यो रन निकाल्छु भोलि त्योभन्दा कम्तीमा म निकाल्छु र यसले मलाई के हुन्छ भने मेरो डेली दौडिँदा दौडिँदा शरीर र स्वास्थ्यको लागि राम्रो मद्दत गर्छ बडी बन्छ मेरो एक्सर्साइजहरू जो हुन्छ शरीरमा ब्लड सर्कुलेसन राम्रो हुन्छ र रनिङले गर्दाखेरि मेरो हरचिजमा म त बडीहरूमा ब्लडहरूको सर्कुलेसनहरूको लागि सब चिजको लागि राम्रो हुन्छ र त्यसले गर्दाखेरि चाहिँ म ट्रेल दौड गर्छु